र मेरो भाइ बहिनीहरू छैनन् तर पनि मेरो तर मेरो दिदी हुनु हुन्छ र उहाँ चाहिँ बिहे भएर जानु भएको छ र हामी चाहिँ दि दिदी भाइको कुरा गर्दाखेरि चाहिँ अब हामी चाहिँ क्राइम पार्टनर भनिन्छ नि होइन अन्त त्यस्तै खाले चाहिँ हामी मिल्छ है अब मैले गरेको बदमास दिदीलाई मात्रै याद हुन्छ र दिदीले गरेको बदमास मलाई मात्रै याद हुन्छ हामी एक दोस्रोको अब बदमास गरेको लुकाउँछौँ भने चाहिँ अब कतिको चाहिँ मिल्छौँ भने तपाईँले अन्दाज काट्न सक्नु हुन्छ है हाम्रो अनुहार पनि अब मिल्छ है मिल्दो मिल्दो छ र हाइटमा मात्रै अब अलिकिति मिल्दैन हामी दिदी र भाइमा र अर्को दोस्रो कुरा चाहिँ के छ भन्दाखेरि चाहिँ हामी अति नै मिल्छौँ है सानैदेखिको अति नै मिल्छौँ र प्रायः प्रायः ठाउँ दिदी बिहे हुनु भन्दा अघि पनि हामी प्रायः ठाउँ दिदी भाइ नै जाने गर्थ्यौँ र अहिले पनि अब बिहे भइसकेर पनि हामी प्रायः प्रायः अब भेट्दाखेरि हामी दिदी भाइ नै जहाँ पनि जाँदाखेरि जस्तै मेरो साथी नहुँदाखेरि दिदीलाई लाने गर्छु र दिदीको साथी नहुँदाखेरि मलाई लाने गर्नु हुन्छ र हामी अति नै मिल्छौँ र यो चाहिँ भाइ बहिनी न छैन तर पनि दिदी चाहिँ हुनु हुन्छ र म धेरै त्यसमा खुसी लाग्छ र हामी धेरैभन्दा धेरै मिल्छौँ